हामीले चाहिँ टिकटहरू होइन अन्त ढुङ्गाहरू चाहिँ किन बटुल्छ भने अब हिस्ट्रीमा काम लाग्छ जस्तै कि इतिहास पहिला पहिलाको हिस्ट्रीहेरूदेखिको अब हुन्छ र ढुङ्गाहरूमा जम्मा गर गरिन्छौँ र टिकटमा पनि अब हामी टिकटमा निकै युजफुल छ जहाँ चाहिँ हामी टिकटलाई युज गर्न सक्छौँ कुनै बेला टिकेटलाई आर्ट्स क्राफ्टहरू बनाउनमा ढुङ्गाहरू बटुलेर हामी ढुङ्गाहरू बटुल्न सक्छौँ ढुङ्गाको इतिहास हुन्छ जहाँ कि पहिला पहिलाको ढुङ्गा हुन्छ कस्तो ढुङ्गाको पनि किसिम हुन्छ के के के कतिवटा किसिमकोहरू हुन्छ जसमा चाहिँ हामी ढुङ्गालाई पनि देखाउन सक्छौँ यो ढुङ्गा यस्तो हो यो ढुङ्गा यस्तो हो भनेर ढुङ्गाको विभिन्न रूप हुन्छ ढुङ्गाहरूमा ढुङ्गाको चाहिँ धेरै सेमहरू हुन्छ हामी जसमा चाहिँ हिस्ट्रीमा युज गर्न सक्छौँ ढुङ्गा पहिलादेखिको आएको ढुङ्गाहरू अहिले हामी हिस्ट्रीमा त्यसलाई युज गर्छौँ त्यही कारण चाहिँ हामीले ढुङ्गाहरूलाई बटुलेर राख्ने नि हाम्रो कारण छ र ढुङ्गाहरूलाई हामी राख्न सक्छौँ त्यसै गरी हामी टिकट सिक्का सिक्काहरू हुन्छ कि हुँदैन हिस्ट्रीमा हुन्छ नि त सिक्काहरू हुन्छ सिक्का देखाउन सक्छौँ पहिला पहिला युग युगको सिक्काहरू हुन्छ कहिले किहिलेदेखि आएको सिक्काहरू कता कताबाट आएका सिक्काहरू सबै सिक्काहरू हुन्छ र हामी सिक्काहरू देखाउन सक्छौँ नानीहरूलाई यो यो सालको सिक्का हो यो यो सालको सिक्का हो भनेर हामी उनीहरूलाई चिनाउन सक्छौँ र देखाउन पनि सक्छौँ त्यसले गर्दाखेरि हामीलाई चाहिँ टिकट ढुङ्गा सिक्काहरू चाहिँ हाम्रो जीवनमा चाहिँ मूल्य छौँ र मूल्य हुन्छ र हामी बादमा गएर नि त्यो सिक्कालाई देखाउन सक्छौँ एउटा पुरानो चिजकोद्वारा